खेलकुद क्षेत्र वा तपाईँको क्षेत्र मानिसहरूले है परम्परागत खेलकुदलाई जोगाउन के कस्ता विधिहरू प्रयोग गर्दछन् भन्नुभएको छ अनि साथै खेलकुदलाई हामी है जोगाउन चाहिँ हाम्रो परम आहिले अँ परम् परम्परा खेलकुद अहिले है हाम्रो भन्दाखेरि है आज जति पनि है खेलकुदहरू छन् आज एकदम परम्पराजस्तै भएका छन् किनभने आज है एउटा परम्परामा है एउटा परम्परामा चाहिँ त्यो कुरालाई मानिसहरूले है गर्ने हामीले गर्नुपर्छ है एकदम लगायत मतलब कन्टिन्युसली गर्ने गर्छ यसरी नै आजकल है यस खेलकुद चाहिँ परम्परा जतिकै हाम्रो नेपाली क्षेत्र अनि साथै विश्व क्षेत्रमा भइसकेका छन् किनभने आजकल है आज् खेलकुद चाहिँ अहिले चाहिँ साल्ली एउटा एनुवल स्पोर्ट्स जस्तै है मात्रमा हामी खेल्ने गर्छौँ साल्लीमै साल्लीमै साल साल सालमा है हामी खेल्ने गर्छौँ हामी यसलाई हामी मान्ने गर्छौँ हामी यसलाई खेल्ने गर्छौँ हामी यसलाई इन्जोय गर्ने गर्छौँ हामी यसलाई अगाडि बढाउने गर्छौँ साथै हामी है साना साना बालकहरू साथै अनि ठुला ठुला सानादेखि बच्चा अनि जवान अनि साथै बुढोहरूसँग है हामी यस खेललाई यस खेलकुदलाई हामी अगाडि खेलेर हामी गरेर हामी अगाडि बढाउने गर्छौँ हामी यसलाई बचाउनु पनि सक्छौँ हामी यसलाई अगाडि बढाउनु पनि पर्छ किनभने आजकाल खेलकुद खेलकुदद्वारामा है धेरै मानिसहरू आफ्ना मानिसहरूसँग है यो एउटा मानिसहरूसँग एउटा सम्बन्ध जोडिसकेका छ किन भन्दाखेरि है एउटा हामी यस खेललाई हामी एउटा परम्परा जस्तै मान्ने गर्छौँ हामी यस खेलहरू खेलेर हामी दौडहरू गरेर हामी हामी छेलोहरू गरेर हामी पासिङ द बलहरू गरेर हामी है कुद्नेहरू गरेर हामी धेरै किसिमका यस्ता खेलहरू छन् जो हामी खेलेर हामी यसलाई गरेर हामी यसलाई इन्जोय गरेर पारम्परिक जस्तै हामी गरेर हामी है जोगाएर राख्ने गर्छौँ हामी अहिलेको यस युगमा मानिसहरूले जोगाएर राख्ने गर्छन् एकदमै यस खेलकुदलाई हामी इज्जत गर्ने गर्छौँ है आजकल आज् आजको यस क्षेत्रमा है मानिसहरूले किनभने खेलकुद चाहिँ एकदमै हाम्रो मानिसहरूको अहिले इमोसन एउटा भावनासँग जोडिसकेका छ किनभने यस खेलकोद्वारा मानिसहरू धेरै है उहाँहरू रिफ्रेसमेन्ट फिल गर्ने गर्छन् शान्त फिल गर्ने गर्छन् इनजोयमेन्ट फुल पिसफुल एकदम शान्ति फिल गर्ने गर्छ यस खेलकुदकोद्वारामा हामीले चाहिँ यस खेलकुदलाई कसरी जोगाउनु पर्छ भन्दाखेरि चाहिँ हामी यस खेलकुदलाई मेन फर्स्टमा भन्दाखेरि प्रथम भन्दाखेरि चाहिँ हामीले यस खेललाई इज्जत दिनुपर्छ है एउटा अनि इज्जत दिएका छौँ पनि हामीले है यस क्षेत्रमा नेपाली क्षेत्र अनि साथै विश्वभरिमा नै यस खेलकुदलाई हरेक एक एक खेलकुदलाई हामीले इज्जत दिएका छौँ अनि हामीले चाहिँ यसलाई जोगाउनको लागि चाहिँ हामीले चाहिँ कस्ता कस्ता हामीले विधिहरू हामीले प्रयोग गर्नुपर्छ भन्दाखेरि चाहिँ टेक्निकहरू हामीले लगाउनुपर्छ यस्तो खेलकुदलाई भन्दाखेरि यस खेलकुदलाई अगाडि बढाउनको निम्ति जोगाउनको निम्ति चाहिँ हामीले मेन कुरा फर्स्ट अफ अल हामीले चाहिँ पहिलो प्रथम चाहिँ हामीले चाहिँ हामीले यस कुरोलाई कन्टिनिउसली गर्नुपर्छ है अनि इज्जत दिनुपर्छ अनि साथै अनि खेल्ने गर्छौँ आजकाल है यस खेल एकदमै विश्वभरि प्रचलित भएको छ किनभने है ओलमपिक्सहरू विश्वमा खेल्ने गर्छ आज है देश देशका जग्गा जग्गाबाट कुना कुनाबाट आएर मानिसहरू भाग लिने गर्छन् देश देशका यस खेललाई धेरै इज्जत दिएका छन् अनि यसरी नै ओलम्पिक्सहरूद्वारा साथै खेलकुदद्वारा स्पोर्ट्सहरूद्वारामा आजकल धेरै यस खेललाई जोगाएका छन् मानिसहरूले अनि अगाडि बढाएका छन् अनि धेरै मानिसहरू पनि शिक्षितहरू पनि भएका छन् आज अनि साथै मानिस अनि अगाडि बढेर है आज यस खेललाई इज्जत दिएका छन् अनि अगाडि बढेर आज यस खेललाई जोगाउन अनि धेरै जोडहरू गरेका छन् जोगाउनका निम्ति धेरै जोगाएका छन् आजकल अनि धेरै मात्रमा यस खेलकुदलाई इज्जतहरू दिएर आज खेल कुदेर खेलेर हुन्छ गरेर हुन्छ नि आज है अघि बढेका छन् यसरी नै हामीले जोगाउनका निम्ति चाहिँ धेरै विभिन्न तरिका है अप्नाएर है मानिसहरूले आज यस खेलकुदलाई जोगाउने गर्दछ अनि अगाडि बढेर खेलेर कुदेर अनि गरेर अगाडि बढेर है आज यस खेलकुदलाई अगाडि बढाउनका निम्ति धेरै जे जोडहरू गर्दछ है आज धेरै इज्जत दिएर अनि यस खेलमा चाहिँ है आज खेलकुदद्वारामा चाहिँ है मानिसहरू चाहिँ धेरै मात्रामा

दौडहरूमा विश्व दौडहरूमा विश्व हरेक जो जति पनि खेलहरू छन् है अगाडि उहाँहरू भाग लिएर उहाँले आज एउटा नाम कमाएका छन् खेल यस खेलाद्वारामा चाहिँ आज धेरै तरिकाका अँ खेलहरूद्वारामा मान्छेहरूले नाम कमाएका छन् पैसा कमाएका छन् अनि इज्जत कमाएका छन् यस खेलद्वारामा यसरी नै यसै कारणले गर्दाखेरि नि है मानिसहरूले यस खेलकुदलाई धेरै इज्जत अनि जोगाउनका निम्ति चाहिँ धेरै कोसिस गर्दछ अनि अगाडि बढ्दछ उहाँहरू धेरै मात्रामा उहाँहरूले है यस खेलकुदलाई जोगाएर हामी जोगाउने गर्दछौँ अहिले मानिसहरू अनि यस खेललाई चाहिँ हामी देश देशमा मात्रै नेशनल लेभलमा मात्रै देशका लेभलमा मात्रै विश्व लेभलमा मात्रै नभएर आज है जग्गा जग्गा स्कुलहरूमा गल्ली गल्ली घर साना साना स्कुलहरूमा पनि यस खेलहरू खेल्ने गर्ने गर्छन् अनि साथै अनि उहाँहरूले यस खेललाई चाहिँ अप्नाएर अनि है उहाँहरूले भाग लिएर अगाडि बढेर चाहिँ आज यस खेलहरू खेलेर चाहिँ अनि उहाँहरूले है यस खेलद्वारामा चाहिँ उहाँरूले यस खेललाई जोगाउने गर्छ अनि इज्जत दिने गर्छ अनि धेरै नानीहरू अनि धेरै फ्यामिलिजहरू अनि धेरै सम्पूर्ण है लगायत सम्पूर्ण विश्वका मानिसहरूले चाहिँ आज है यस खेललाई जोगाउनका लागि जीउ ज्यान लगाउँदछ अनि अगाडि बढ्दछ अनि साथै जति पनि है अनि आउँदो युग जेनेरेसनहरू पनि छन् यसरी नै है शिक्षाहरू दिँदैछ कि गुरुजन अनि साथै परिवारले पनि यस खेललाई अगाडि बढाउनको निम्ति जोगाउनको निम्ति धेरै विभिन्न तरिकाका धेरै विभिन्न तरिकाका है ट्याक्निकहरू लगाउँदैछ है यस खेललाई अगाडि अझै मात्रामा बढाउनको निम्ति यसरी नै अनि हामी मात्रै नभएर मानिसहरू पनि आज यस खेलमा धेरै मात्रमा है आफ्ना है इमोसन अनि साथै भावनासँग जोडीसकेका छन् अन्त उहाँहरूले धेरै यस खेललाई अपनाउने गर्दछ है अनि इन्जोयमेन्ट अनि उहाँहरूले आफ्नो संस्कृतिक खेल जस्तै मान्न थालिएका छन् अहिले यस वर्तमान अनि यस कालमा अनि साथै भविष्यकालमा पनि यस खेललाई पनि यस खेललाई धेरै मात्रमा अगाडि बढाउने छन् भनेर हामी है आशा अनि पूर्ण विश्वास गरेर हामी आउँदो नानीहरूलाई शिक्षा पनि दिँदैछन् गुरु अनि साथै गुरुजनहरूले अनि यस खेल हामीले जोगाउनका निम्ति चाहिँ हामीले धेरै मात्रामा आजकल टिचर्सहरू साथै हरेक जति नै खेलकुदका जति पनि विद्या गुरुजनहरू छन् उहाँहरूले सिकाउने गर्दछ है खेल अगाडि बढाउको निम्ति अनि साथै खेलेर चाहिँ आज अपनाएर अनि साथै उहाँहरूले चाहिँ धेरै मात्रमा चाहिँ यस खेललाई चाहिँ खेलेर अनि अगाडि बढेर येस खेललाई प्रथम स्थान दिएर अगाडि बढाएर अनि है धेरै मात्रमा यस खेललाई इज्जत दिएका छन् अनि साथै एउटा संस्कृतिक खेल जस्तै मानिसकेका छन् अहिलेको यस जेनेरेसन साथै यस यस कालमा अनि हामीले है अगाडि यसरी नै हामी आउँदो दिनहरूमा पनि हामी है जी ज्यान लगाएर हामीले अगाडि बढाउनका निम्ति जोगाउनका निम्ति हामीले धेरै मात्राका नयाँ नयाँ विभिन्न तरिकाका सोचहरू राखेर हामी अगाडि बढ्न बढ्न पर्छन् साथै हामी अगाडि बढ्नुपर्नेछ अनि आउँदो दिनहरूमा पनि हामी आशा गर्दछौँ है हाम्रो विभिन्न जति पनि आउँदो दिनहरूमा हाम्रो नानीहरू छन् साथै लगायत बच्चा अनि आउँदो जेनेरेसनका बालकहरू छन् उहाँहरूले पनि यसरी नै हामी जस्तै यस खेललाई जोखाउनका निम्ति जी ज्यान अनि साथै आफ्नो बुद्धिहरू लगाउने छन् भनेर हामी पूर्ण विश्वास गर्दछौँ अनि यसरी नै हामीले है अब विधिहरूलाई चाहिँ प्रयोग गरेका छौँ क्या अहिलेको यस भविष्यकालमा चाहिँ वर्तमान अनि यस कालमा चाहिँ यस जेनेरेसनमा चाहिँ